आधिकारिक भाषा भनेको चाहिँ अब हाम्रो थुप्रै छ भाषाहरू त बङ्गाली बङ्ग्ला नेपाली हिन्दी इङ्ग्लिस अरू सबै कुरो छ अब बाइसवटा भाषा जान्दछु अब भन्नु त अब त्यति आउँदैन त्यति चाहिँ जान्दछु अब यहाँ हाम्रो नेपाली भाषा छ आदिवासी छ माडबारी छ आसामिज छ के के अब थुप्रो भाषाहरू त छ अब जान्दछौँ हामी भाषा चाहिँ बाइसवटा छ भनेर तर अब हामीलाई त्यति बोल्नु चाहिँ आउँदैन आफ्नो राई कुरा हुन्छ तामाङ कुरा हुन्छ भोटे भाषा हुन्छ थुप्रै आफ्नो आफ्नो भाषाहरू छ अब त्यति अब हामीलाई चाहिँ आउँदैन त्यति चाहिँ थाहा छ वरिपरि अब वरिपरि हामी बोल्ने चाहिँ अब त्यस्तै छ तामाङ भाषा राई भाषा आदिवासी अब त्यस्तोहरू छ अब आ अलि अलि मात्रै बुझ्छौँ अब सबै चाहिँ बुझ्दैनौँ हामी हिन्दी हिन्दी बुझ्छौँ बङ्ग्ला अलि अलि बुझ्छौँ अब कतिवटा चाहिँ अब बुझ्दैनौँ हामी भाषा चाहिँ अब बाइसवटा छ